फोन हेर्न त म ठ्याक्कै नै जान्दिनँ पढा लेखा भए पो फोन हेर्नु फोन हेर्न जान्नेले त युट्युबमा हेरेर पकाउँछ सिक्छ तर म त पढेको छुइनँ हेर्न पनि जान्दिनँ फोन त म चलाउँदिनँ पनि हो र अब म नजानी अब जस्तो हुन्छ त्यस्तै अब पकाउँछु कोही कोही बेला खान्छौँ त्यस्तै हेर्न जाने पो पढेको भए पो अब पढा लेखा हुने भए पो हेर्दै सिकेर पकाउनु आफै अब मन जाने पकाउँछौँ खान्छौँ म त पढेको छैन र अब फोन भन्ने त म छुन त अब छुन्छु तर हेर्न चाहिँ म जान्दिनँ हो र अब कुन देशको मान्छेले फोन भन्ने त हेर्न पनि जानिँदैन रहेछ पर्थामा कुरा फोनमा बोल्न पनि मलाई आउँदैन पारा यसो भन्दा कसो हुने हो त्यसो भन्दा के हुने हो त्यस्तो लाग्छ र म फोनमा पनि कसैसँग बात पनि मार्दिनँ उइ कसैसगँ भन्दाखेरि अब छोरीहरू कोही टाढामा छ तिनीहरूसँग चाहिँ अब फोन आउँछ बोल्छु हो र बाहिरका मान्छेसँग त म कोहीसँग बोल्न पनि जान्दिनँ पनि बोल्दिनँ पनि र अब छोरीहरूसँग त उनीहरूले भनेको जवाफ त फर्काउन करै लाग्छ र मात्र अन्दाजी बोल्छु अब उनीहरूले के के भन्छ त्यही त्यही भन्छु पढा लेखा भए पो अब फोन हेरेर फटाफट भन्नु तुर म त पढा लेखा छैन खाली अब छोरीहरूले अब के बोल्छ त्यसको जवाफ फर्काउन मात्र पारा आउँछ फोन हेर्न त जान्दिनँ बोल्न पनि जान्दिनँ हो र गाउँ ठाउँमा कसैको छोरीहरूको लागि फोन आयो भने पनि उठाउन समेत मलाई पारा आउँदैन त्यस्तो छु म त